ए मैले तपाईँको रेस्टुरेन्टमा मोमो अर्डर गरेको थिएँ नि त्यो नि मोमो चाहिँ मलाई अर्डर नगरिदिनुहोस् हो मलाई चाहिँ चाउमिन अर्डर गरिदिनुहोस् न मेरो घर चाहिँ नि रङगुल हो तपाईँले कति बजीसम्म मलाई डेलिभर गरिदिनु सक्नुहुन्छ होला है मेरो नम्बरमा नै तपाईँले कल गर्नुहोस् न ल जब तपाईँले मलाई डेलिबर गरिदिनु हुन्छ नि म त्यति बेला रिसिभ गर्छु नि ल मो तपाईँको फोनलाई म रिसिभ गर्छु नि ल्याउनु आउँछु नि ल